धार्मिक अनु अन्धविश्वासमा हेर्नु पर्दाखेरि धार्मिक अन्धविश्वासमा पहिलेदेखि चली आएको धेरै कुराहरू छन् तीमध्ये हुन् गाउँ बस्तीमा धामी झाँक्री लगाउनु कुनै पनि बिरामी भयो भनेदेखि कुनै पनि नानीहरूलाई बिरामी केही भयो भने अगाडिदेखि धेरै धामी झाँक्री लगउने चलन थियो र अहिले पनि कुनै कुनै ठाउँमा गाउँ बस्तीभित्र अझै पनि धामी झाँक्रीलाई यसरी लगाएर चामल फुकेर दिने एउटा चलन छ र यसलाई चाहिँ म अन्धविश्वासै मान्छु किन भनेदेखि अहेलेको यो साइन्स एन्ड टेक्नोलोजीले धेरै कुराहरू अनुसन्धान गरिसकेको छ र त्यसमा हेर्दाखेरि हामीले अब सायदै ती बिरामीहरलाई धामी लगाएर निको हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन